भारतीय वैज्ञानिकहरू चाहिँ को को हो भन्दाखेरि चाहिँ नम्बर वानमा चाहिँ सिभी रमन हो ऊ चाहिँ इन्डियन फिजिसिस्ट हो उसको चाहिँ वर्क चाहिँ केमा छ भन्दाखेरि चाहिँ फिल्ड अफ लाइफ स्क्याटरिङमा अनि सेकेन्ड हाम्रो एपीजे अब्दुल कलाम हुनुहुन्छ जो चाहिँ एयर स्पेसको साइन्टिस्ट हो जो चाहिँ इलेभेन्त प्रेसिडेन्ट अफ इन्डिया फ्रम टू थाउजन्ड टू टू टू थाउजन्ड वान अनि होमी भाबा भन्ने हो ऊ चाहिँ इन्डियन् न्युक्लियर फिजिसिस्ट हो ऊ चाहिँ फाथर अफ इन्डियन न्युक्लियर प्रोग्राम हो अनि सत्यन्द्रनाथ बोस भन्ने छ जो चाहिँ फिजिस फिजिक्स्ट पनि हो म्याथम्याटिक्सयन पनि हो अनि उसको वर्क चाहिँ केले केबाट जानिन्छ भन्दाखेरि चाहिँ क्वान्टम मेक्यानिक्सबाट अनि वैज्ञानिकहरू त्यति नै पढेँ अनि तपाईँको गणितहरू चाहिँ को को हो भन्दाखेरि चाहिँ म्याथम्याटिसेन्सहरू चाहिँ एकजना त आर्य भट्ट हो जसले चाहिँ जिरो ल्याएको थियो यहाँ त्यहाँदेखि अर्को ब्रम्हा गुप्ता भयो अनि श्रीनिवास रामनुजन राम अनुजन भन्ने भयो त्यहाँदेखि अर्को भास्करा डुप भन्ने पनि भयो मैले यति वैज्ञानिकहरू मैले यति गणितहरू

मान्छेहरू चाहिँ यतिजना चाहिँ मैले चाहिँ यतिजाना चाहिँ चिनेको छु अनि जानेको छु